मैले भौतिक पुस्तकहरू नै पढ्न रुचाउँछु किनभनेदेखि अब इलेक्ट्रोनिक संस्करणहरू पढ्दा चाहिँ अलिकति आँखाको समस्या हुने है अलिकति त्यसले गर्दा पनि हो अनि अर्को कारण चाहिँ अहिलेसम्म हामीले त्यसलाई भौतिक ढङ्गमा नै सम्पन्न चाहिँ गरेको छैन होला कुनै पनि पुस्तक पुस्तिकाहरू मैले इलेक्ट्रोनिक संस्करणको रूपमा चाहिँ पूर्ण रूपले नपढिएको हुँदा चाहिँ अहिलेसम्म हालसम्म चाहिँ मैले भौतिक पुस्तकहरू नै पढ्ने गरेको छु र त्यो नै रुचाउँछु र मैले अडियो बुकहरू पनि सुनेको छु धेरैवटा नेपाली हिन्दी अडियो बुकहरू म प्रायः प्रायः सुन्ने गरेको छु